औ मेरो त्यो अस्तिको त्यो ग्यासको के अरे स्टोभ ल्याएको थिएँ नि त्यो त अलिकति कस्तो मन परेन हौ त्यो स्टिल चाहिँ हेर्दा चाहिँ राम्रो देख्ने कि तर के अरे पुरा पातला न पातला ट्याक ट्याक बज्ने हो त्यो बर्नरहरू पनि पछाडि त कालो भइहाल्यो त्यो त कस्तो क्या पहिला हेर्दा चाहिँ राम्रो देख्ने तर पछाडि चाहिँ अब त्यो मनै नपर्ने क्या त्यो किच्चिने खालके स्टिलहरू लगाएको रहेछ त्यस्तो पो रहेछ त म त राम्रो लागेर ल्याएँ कि भरै स्टिलहरू त मलाई मनै परेन हौ अहिले त फ्लेमहरू पनि अहिले त कोनि के भो सानो हुँदै गयो हो मलाई त अहिले त राम्रै लागेन हौ